हजुर नमस्ते हजुर हजुर हजुर अँ

ल ल ल हुन्छ हुन्छ हुन्छ

अँ याँ हाम्रो दस लाख है दस लाख आएको छ त्यो दस लाख बाह्र लाखसम्म गरिदिएको छ दस घरलाई पानी दिनु पर्ने छ त्यो पानी चाहिँ त्यो पानी चाहिँ तिमीहरूले अब कसरी हुन्छ तिमीहरूले चाहिँ बाँढेर सब कसैको मन खोटो नहोस् भन्नु खोजेको मैले चाहिँ पछाडी कम्प्लेन चाहिँ नहोस् कुनै किसिमको कम्प्लेन पनि नहोस् कसैको मन खोटो पनि नहोस् सबैलाई बराबर बाँडिदिनु खोइ अब अरू त म के भन्नु सक्छु र तिमीहरू त्यहाँ तिमारू माथि नै छ सबै निर्भर्ता आफूले भनेको चाहिँ तिमीहरू गर्दै नै जानु अँ ल ल अनि अर्को कुरो चाहिँ के छ भनेदेखिको गाउँको गाउँ समाजमा बसिसके पछि हामीले सबैलाई एक नजरले हेर्नु पर्ने हुन्छ एउटै नजरले हेर्नु पर्ने छ कसैलाई भेदभाव गर्नु के अरे दरकार छैन हामीले भेदभाव भेदभाव भेदभाव गऱ्यो भने हामीलाई पछि केटाहरूले त्यस्तै नजरले हेर्छ र पछि भयो भने तिमीहरूले मिलाउँदै जानु मिलाउँदै जानु त्यसमा अचाहिँदो रिपोर्टहरू नहोस् भन्नु खोजेको मैले चाहिँ र यति नै अँ

अँ अँ

ल ल ल हुन् अनुरोध मैले अनुरोध दिसकेको छु अब तिन लाखलाई तिन लाखलाई चाहिँ तिमीले कतिवटा घर चाहिँ अब बाँडनु सक्छौ त्यो घरलाई चाहिँ सन्तुष्ट बनाइदिनु त्यो मान्छेहरूलाई चाहिँ सन्तुष्ट पनि सबैलाई बराबर होसै इक्वल होस् ल ल सबैलाई इक्वल होस्